दाजु मलाई क्याब बुक गर्नु थियो कि यहाँनिर श मेन रोडदेखिको दस माइल जानको लागि अनि मेरो नाम चाहिँ अमिशा गुरूङ मेरो नम्बर सिक्स टु नाइन सेभेन नाइन वान थ्री एट सिक्स सेभेन अनि झट्टै भन्दा झट्टै छिटो मलाई पठाइदिनुहोस् न ड्राइभरलाई ल किनकि मलाई अलिक अर्जेन्टमा छ कि जानको लागि छिट्टो पठाइदिनुहोस् न ड्राइभरलाई